अहिले त पुरा मर्डन जमाना भइरहेको छ पहिलाको जस्तो छैन अब पहिलाको त्यो भगवान् भगवान् भन् भन्थ्यो अहिले त त्यस्तो भन्दैन अँ छनु त छ भगवान् तर अब यस्तै अब मन्दिरतिर पाठपूजाहरू गर्नु गइरहेको छ मान्छेहरू यस्तो चर्चतिर प्रार्थनाहरू भइरहेको छ त्यहाँबाट अब त्यहाँबाट चर्चतिर भजनहरू गाइरहेको छ मर्डन जमाना भएर होला अहिले त अब मान्छेले साह्रै विश्वास पनि गर्दैन हो त्यहाँबाट अहिले अहिले अब त्यो मन्दिरतिर अब गानभजन पनि गाउँछ मान्छेहरूले अन्त यसो पूजापाठहरू पनि गर्ने गर् गर्छन् अहिले मान्छेहरूले अन्त मान्छेहरूले पूजापाठहरू गरेर अब व्रतहरू बसेर अब तीर्थ व्रतहरू बसेर अब त्यसरी नै पाठपूजाहरू गर्छन् मन्दिरमा मन्दिरमा पाठपूजाहरू गर्छ यता क्रिस्चियनले अब चर्चतिर गएर प्रार्थनाहरू गर्छ भजनहरू गाउँछ मिठो मिठो राम्रो राम्रो भजनहरू गाउँछ त्यो दिन गाइ गाइ गाउँछ त्यहाँबाट गाएर चाहिँ त्यहाँबाट उनीहरू रमाइलो गर्छ रमाइलो गरेपछि चाहिँ अन्त उनीहरू नाच्ने पनि गर्छ बेला बेला कहिलेकाहीँ त्यसरी नै नाच्ने गाउने पनि गर्छ त्यसरी जुनै उयसमा पनि अब यता हिन्दू धर धर्ममा पनि अब त्यो मन्दिरमा गएर गानभजनहरू गाएर अब त्यो पुराणहरूतिर गएर अब त्यो पुराणमा पनि त्यो भजनहरू गाएर त्यसरी नै मान्छेहरू नाचेर गर्छ यता अब हिन्दू धर्ममा यता क्रिस्चियन धर्ममा पनि त्यस्तै गर्छ चर्चतिर गएर भजनहरू गाएर उनीहरूले नाच्ने गाउने पनि गर्छ अब अब मर्डन जमाना भइसकेको छ ते ए अहिले त अब